आँगनबाडी भनेको चाहिँ त्यसमा चाहिँ जिरोदेखिको छे सालसम्मको नानीहरूलाई हामीले जस्तो उनीहरूलाई खेलकुदहरू सि सिकाउनु पऱ्यो अक्षर ज्ञानहरू दिनुपऱ्यो अनि पौष्टिक आहारहरू दिनुपऱ्यो अन्त फेरि प्रेगनेन्ट आमाहरू हुन्छ गर्भवती आमाहरू हुन्छ सुत्केरी आमाहरू हुन्छ उनीहरूलाई पनि अब हामीले पौष्टिक आहारहरू दिनुपर्छ